अब हामीले चाहिँ अब सांस्कृतिक सभ्यताहरू कसरी मनाउछौँ भने अब हामीले जस्तो माघे सङ्क्रान्तिको दिन है हामीले माघे सङ्क्रान्ति मनाउँछौँ है माघे सङ्क्रान्तिको दिन हामीले अब तरुल उसिनेर सेलरोटी बनाएर हामीले एक अर्काको घरमा पुऱ्याएर त्यसरी मनाउछौँ जस्तो होली होलीमा पनि हामीले आफू भन्दा ठुलोहरूलाई त्यो रङको टीकाहरू उनीहरूबाट आशीर्वाद लिएर है अन्त हामीले त्यो होली त्यसरी मनाउछौँ र दसेराको दिन चाहिँ अब हामीले एकदमै हाम्रो अब वर्ष वर्ष कति वर्षमा अब एकै पल्ट पनि भेट्नै पर्छ भन्ने अब कतिवटा अब त्यस्तो उयो छ हाम्रो आफ्नो रिलेटिभ्सहरू छ त्यो दसैँको दिन चाहिँ अब हामीले कुनै हालतमा पनि भेटेर आफू भन्दा ठुलोको हातबाट हामीले टीका लगाएर आशीर्वाद थाप्छौँ है दिवाली पनि अब हामीले त्यसरी नै हो घरमा दीया बालेर लाइट लगाएर हाम्रो भैलेनीहरू खेलेर हामीले दीया दिवाली त्यसरी सेलिब्रेट गर्छौँ